पशु पालनमा किसानहरूले सामना गर्ने सामान्य चुनौतीहरू चाहिँ कोइ बेला गाई बस्तु बिमार हुन्छ अस्ति जुन चाहिँ लम्पी भाइरसले गर्दा गाई बस्तुहरू धेरै बिमार भयो त्यति बेला त्यो टाइममा दुध दुहुनु सकेन अनि हामी घरदेखि टाढा जाँदा हाम्रो गाई बस्तु कसले हेरिदिन्छ कस्तो खालको घाँस दिँदैछ त्यस्तो नराम्रो दुर्घटना भइहाल्छ कि हेरचाह कसले गरिदीन्छ भनेर

टाढा जाँदाखेरि मनमा सुर्ता हुन्छ नराम्रो घटनाहरू भन्दाखेरि त्यही हो गाईहरूलाई पनि रोग लाग्छ पशुहरूलाई पनि रोग लाग्छ समयमै तिनीहरूको उपचार गर्नु सकेन भने त्यो गाई बस्तु मर्छ उनीहरूलाई पनि समयमा राम्रोसँग उपचार गर्नु पर्छ पशुहरूको पनि एकैदिन छोडेर आफू बजारहरूतिर जाँदा पनि मनमा पिर हुन्छ त्यो आबो हामीले त्यो चाहिँ मेरो अनुभव हो टाढो जाँदा कसले घाँस लाइदिन्छ कस्ले दाना दिन्छ त्यो मनमा पिर हुन्छ